म चाहिँ अब एउटा हैन नानीको आमा भएर पनि एउटा घरको बुहारी पनि हो र म एउटा ज्वाइन्ट फ्यामिलीमा बस्छु र म यहाँ सबैको सोच्नुपर्छ किनभने मेरो घरमा सासू ससुरा बुढो भएका बाबै र मेरो खुदै दुईटा छोरी पनि छ हैन मेरो हस्ब्यान्ड त बाहिर हुनुहुन्छ र मेरो छोरीहरूको चाहिँ दुईटा छ जो चाहिँ म मेरो छोरीहरूलाई चाहिँ मेरो भविष्य देख्छु किन भन्दाखेरि मैले अब जति पनि जे पनि गरिरहेको छु उनीहरूकै लागि गरेको नि त मैले चाहे भोक होस् चाहे निद्रा पनि मारेर होस् चाहे उनीहरूकै लागि म के गर्छु खट्दै छु नि त भोलिको दिनमा मेरो छोरीहरू चाहिँ एकदम उनीहरूको भविष्य उज्ज्वल होस् भनेर नै म गर्दैछु नि त त्यै भएर म मेरो छोरीहरूलाई चाहिँ एकदमै सक्सेसफुल देख्न चाहन्छु भविष्यमा गएर किन भन्दा अब उनीहरूको अब हुनु त ठुलो भएर नानीहरूको त आफैँ एम्बिसन त चेन्ज हुन्छ मैले भनेर त हुँदैन तर पनि म आफ्नोबाट चाहिँ म हन्ड्रेड पर्सेन्ट दिने कोसिस गर्छु अरू त अब उनीहरूको माथि हुन्छ मेरो इच्छा छ मेरो नानी एउटा एउटा छोरी हैन एउटा छोरीलाई त पढाइमा अलिक इन्ट्रेस्ट छ ऊ त टिचर बनिन्छु भन्छ र मेरो पनि इच्छा छ कि ऊ टिचर बनोस् भनेर र अर्को छोरी त म आर्मी हुन्छु भन्छ अब यदि उसको फ्युचरमा हैन हुनुसक्छ हुनु चाहन्छ भने अब म पनि त्यसमा खुसी नै छु किन भन्दाखेरि देशको सेवा गर्नु त राम्रै हो मेरो हस्ब्यान्ड पनि एउटा इन्डियन आर्मी नै हो होइन त्यसैले त अब मेरो छोरीहरूलाई चाहिँ म चाहिँ एउटा भविष्य चाहिँ उज्ज्वल देख्न चाहन्छु आउने फ्युचरमा अनि त खेरि अब छोरीहरूले अब म मलाई अब साथ दिन्छ कि दिँदैन हैन यो बारेमा चाहिँ अब दिनु दिन्छ जस्तो लाग्छ जतिको म उनीहरूप्र प्रति अब दुख गर्दैछु हैन अनि तखेरि म मेरो फ्यामिलीहरूसँग बस्छु र धेरै खुसी नै छु मलाई पनि मेरो फ्यामिलीहरूले धेरै कोप्रेट गर्नुहुन्छ तब न म मेरो छोरीहरूलाई यहाँ हुर्काउनु सकिरहे को छु उनीहरूको कोप्रेट नभए म कहाँ सक्नु सक्थेँ र र मेरो हस्बेन्डको पनि धेरै सपोर्ट छ ममाथि हैन अब र मेरै भरोसा नै मेरो छोरीहरूको फ्युचर छोडेर उहाँ पनि आफ्नो ड्युटी निभाइराख्नु भएको छ देशको लागि भनेर हैन र मैले पनि आफ्नो कर्तव्य भुल्ने छैन र भुलेको पनि छैन हैन मेरो छोरीहरूको लागि अब मेरो छोरीहरू पढाइमा इन्ट्रेस्ट देखाउँछ एकजना देखाउँछ एकजनाले त कम्ती नै देखाउँछ हो अनि त खेरि अब दा ठिकै छ अब उनीहरूको किस्मत हो के लेखेको छ के हुनु छ हैन जे हुन्छ अब राम्रैको लागि होस् उनीहरूको फ्युचर हो अनि त जे हुन्छ राम्रै हुन्छ राम्रैकै लागि हुन्छ म त्यही चाहन्छु मेरो छोरीहरूको भविष्य चाहिँ उज्ज्वल रहोस्